नमस्कार को बोल्नु भयो भाइ हजुर अँ भन्नोस् न भाइ के काम थियो अँ भाइ अँ भाइ अँ भन न भाइ अँ ठिकै हो भाइ अँ अँ अँ भाइ अँ ए भाइ यो यो कुरा त हामी अस्ति माथि पनि हाई लेबलको कमिटीसँग पनि कुरा गरेको छौँ कि भाइ यो कुरा त यो टपिक एकदम तिमीले एकदम राइट कुरा गऱ्यौ भाइ कि तपाईँहरूको एनजिओले चाहिँ के अहिले चाहिँ के डस्टबिनहरू राख्नुहुने भनेको कि डम्पिङहरू बनाउनुहुने भनेको हो

ए अँ ठिकै छ भाइ हामीले त्यही कुरा हामी यही प्रयास गरिरहेछौँ कि भाइ अस्ति हामी हाई कमिटीको बैठक पनि गऱ्यौँ होइन अब कति खर्चहरू हुन्छ डस्टबिनहरू राखौँ अन्त हामी डस्टबिन उठाउने गाडीहरू पनि राखौँ ठिकै छ अब म अलिक पार्टीबाट सहयोग गर्नुसक्छु होइन एकदम हामी किनभने यो अहिले स्वच्छ भारत अभियानको हामीले यो अभियान बढाएर लानुपर्छ एकदम राम्रो कुरा भाइ ल ल हो नि हौ भाइ हो नि हाम्रो त कहाँ हौ दार्जिलिङ पहाडकी रानी दार्जिलिङ भन्छ हो अहिले त मैलाकी रानी दार्जिलिङ भइसक्नु आँट्यो नि हौ अँ नि हौ अन्त फेरि यो हाम्रो के भन्छ यो बिहारी बङ्गालीहरू पनि जहाँसुकै गुट्का खाँदै थुक्छ कि यसो म त म त बेला बेला त रिस पनि उठ्छ हौ भाइ केटाहरू राखेर यसो पड्काउँ कि जस्तो पनि लाग्छ हौ भाइ अँ हो नि भाइ

अँ गुड गुड भाइ एकदम गुड भेरी गुड भाइ ल ल भाइ उयो यहाँ मेरो ए भन् भाइ उयो के भन्छ मेरो अफिस थाहा छ मेरो अफिस आउनुहोस् न म मन्डे आउनुहोस् न ल हामी यसो उ यो गर्छु नि म अब जतिसक्दो हुनु त अब धेरै त सक्दिनँ होला यो एक ल ल भाइ हुन्छ हुन्छ भाइ मन्डे आउनुहोस् ल मन्डे मर्निङै आउनुहोस् है म अलिकति बिजी नै हुन्छु ल ल भाइ